हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ सबै थरीको जातिहरू बस्नु हुन्छ होइन जस्तै कि अब लाग्नु होस् तपाईँको अब लेप्चा भयो राई भयो होइन अब टिबेटन भयो तामाङ भयो हिन्दू मुस्लिम बुद्धिस्ट सबै बस्नु हुन्छ अब त्यसले अब टुरिस्टहरू आउनु हुन्छ अब होइन टुरिस्टहरू आउँदाखेरि आएर अब उनीहरूलाई कुन चाहिँ चाहिँ कल्चरको मन पर्छ हो त्यो सबै हुन्छ हाम्रो चाहिँ अन्त हाम्रो त कालिम्पोङमै यहाँ चाहिँ अब एउटा फेस्टिभल हुन्छ त्यसमा पनि आफ्नो आफ्नो थरीको चाहिँ उयो राखेको हुन्छ त्यति बेला पनि टुरिस्टहरू आयो भने अब आएर यो कुन चाहिँ उयसको हो भनेर त हामीले यो लेप्चाको हो भनेर अब लुगा ड्रेस दिनु लगाएर अब के अरे आफ्नो लेङ्वेजदेखि लगाएर सबै उनीहरूले चाहिँ बुझाउनु सक् सक्छ अन्त अब बुद्धिस्टको भयो भने बुद्धिस्टको त्यस्तै छ हिन्दूको छ भने हिन्दूको त्यस्तै हुन्छ अब सिक्नु छ भने अब गर्नु छ भने चाहिँ अन्त हामीले चाहिँ त्यही हो सबैले सिक्नु सक्नु हुन्छ नानीहरू लगाएर अब आफ्नो आफ्नो अब उयो छ भने त्यो लेङ्वेजहरू सिक्नु छ भने त्यो पनि सिक्नु हुन्छ सबै नै जस्तो कि के अरे उयो राईको अब टिबेटन तामाङ अब लेप्चा सबैको सबैको सिक्नु चाहिँ छ हाम्रोमा यहाँ कालिम्पोङमा